दार्जिलिङ जिल्लामा सामाजिक कल्याण प्रकल्प जस्तै अन्तोदय स्किम आई सी डी एस इन्दिरा गान्धी आवास योजनाहरू छन् विकासका कार्यक्रमहरू जस्तै पी एम जी एस वाई लक्ष्मी भण्डार प्रकल्पहरू पनि छन् यी कार्यक्रमहरूले जन मानसलाई धेरै सुविधा गरेको छ